मैले चाहिँ एउटा यस दोकानमा काम गर्थेँ होइन जहाँ लुगाको दोकान थियो उयस त्यो टाइम चाहिँ थियो होला यस्तो जुन जुलाईको टाइममा चाहिँ मैले काम गर्दै थिएँ त्यो दोकानमा होइन त्यो लुगा दोकानको दोकान थियो अन्तखेरि त्यहाँ गर्दाखेरि चाहिँ गर्दै थिएँ मैले अन्तखेरि त्यहाँ धेरै मान्छेहरू पनि थियो त्यो दोकानमा अन्तखेरि एउटा मान्छेसँग चाहिँ मलाई काम गर्नु त्यस्तो अब उयो थिएन साह्रो पर्द थियो मन पनि थिएन त्यहाँ गर्नु मलाई त्यो मन्छेसँग होइन अन्तखेरि त्यहाँ त्यहाँनेर गर्दै थिएँ त्यो मान्छेसँग त्यस्तो गर्न मन परेको थिएन किनभने त्यो मान्छेको आलिक ऊ यही थियो यस्तो अब नराम्रो खाले आलिक उयो भएको होइन अन्तखेरि त्यहाँ मलाई पटक्क गर्नु मन थिएन काम तर एक महिनाहरू भएको थियो त्यहाँ गर्दै गरेको त्यस पछि चाहिँ त्यो गर्दा गर्दा गर्दा एक दिन चाहिँ यस्तो भयो कि त्यो मान्छेसँग झगडा पनि भयो मेरो हो अन्तखेरि हुँदाखेरि तर पनि मलाई त्यहाँबाट निस्कनु मन थियो झगडा पनि भयो तर त्यहाँबाट अब त्यहाँको त्यो उयसले चाहिँ मलाई चाहिँ त्यहाँको हेडले चाहिँ त्यस्तो अब उयो गरे न अन्तखेरि याद गरे न र म त्यहाँबाट निस्कनु पनि पाइनँ मलाई चाहिँ त्यहाँबाट त्यो जगाबाट चाहिँ निस्कनु मन थियो किनभने त्यहाँको त्यो मान्छेसँग चाहिँ मलाई काम गर्नु चाहिँ एकदम साह्रो परिरहेको थियो साह्रो परिरहेको थियो अन्तखेरि गर्नु मन थिएन त्यहाँको चाहिँ त्यसलाई मैले कति ट्राइ गरेँ त्यहाँबाट निस्कनु होइन तर पनि भएन कति पल्ट निस्कन्छु भनेर के के भन्दा पनि त्यहाँको सरलाई भन्दा पनि त्यहाँको सरले चाहिँ मलाई निस्कनु दिएन न जानु होस् तपाईँ भन्यो अन्तखेरि नजानु होस् भन्दाखेरि चाहिँ मैले चाहिँ भने कति भने रिक्वेस्ट पनि गरेँ म यहाँ काम गर्दिनँ किनभने यहाँको दाजु चाहिँ मलाई ठ्याक्क उयो काम गर्नु मन पनि थिएन त्यहाँको दाजुसँग चाहिँ त्यो दाजु चाहिँँ मसँग चाहिँ त्यस्तो मिल्ने खाले पनि छैन अन्तखेरि पुरा मलाई चाहिँ साह्रो परिरहेको छ भन्दा पनि जानु दिएन अन्त फेरि जानु नदिँदाखेरि चाहिँ एक पल्ट चाहिँ मैले त्यहाँनेर सरलाई भने मेरो चाहिँ घरमा एकदम प्रब्लम थियो त्यो त्यो त्यति बेला चाहिँ अन्तखेरि त्यो सरलाई चाहिँ मैले भने त्यहाँको त्यो हिजो मैले जहाँ काम गर्दै थिएँ दाजुको दोकान त्यहाँ चाहिँ मैले भने त्यो उसलाई चाहिँ सरलाई भने मेरो फ्यामिली चाहिँ मेरो आमा मेरो बाउ चाहिँ एकदम साह्रो बिमार छ अन्त हस्पिटलमा छ अन्तखेरि घरमा हेर्ने मान्छे चाहिँ छैन मेरो अन्त म चाहिँ यहाँबाट अब जानु पर्छ किनभने मेरो घर पनि टाढो छ म अब यहाँ काम पनि गर्नु सक्दिनँ सायद म सायद उतैतिर खोज्छु अन्तखेरि भने भन्दाखेरि चाहिँ त्यो सरले भन्नु भयो होस् होस् भन्दै थियो तर पनि होइन तर पनि मैले चाहिँ अब निस्कनु नै पर्छ भनेर चाहिँ मैले सरलाई कति रिक्वेस्ट गरेँ त्यहाँको गर्दा गर्दा गर्दाखेरि चाहिँ सरले भन्नु भयो त्यहाँको चाहिँ मलाई त्यो मान्छेसँग पनि त बस्नु मन थिएन हो त्यसै कारण त्यो काम गर्ने मान्छे एकदम नराम्रो लाग्थ्यो मलाई एकदम अब त्यस्तो हाम्रो मिल्थेन पनि झगडा पनि पुरा हुन्थ्यो त्यसै कारणले हामी चाहिँ पुरा पुरा बाझ्थेँ अन्तखेरि त्यहाँको चाहिँ म निस्कन्छु भने त्यहाँबाट त्यहाँबा पनि हो त्यसरी अन्त मेरो घरमा त्यसै पनि प्रब्लम पनि थियो धेरै आमा बाउ बिमारी थियो भनेर चाहिँ म त्यहाँबाट निस्कनुको लागि मैले कुरा बनाएँ कुरा बनाएँ भन्दा पनि त्यहाँबाट निस्कन्छु भनेर चाहिँ मैले भनेकी मेरो आमा बाउ पनि यस्तो यस्तो छ भनेर चाहिँ भने त्यसको समाधान गर्नुको लागि मैले त्यहाँबाट निस्कनुको लागि चाहिँ भने मेरो आमा बाउ पनि बिमार छ म जानु पर्छ भनेर चाहिँ त्यहाँको चाहिँ म त्यहाँ त्यो लुगा दोकानबाट चाहिँ निक्लेको थिएँ किनभने मलाई त्यो मान्छे त्यसको त्यो काम गर्नेसँग पनि गर्नु मन थिएन त्यही भएर चाहिँ निस्केर गएँ म त्यहाँबाट